मैले तपाईँहरूको होटेलबाट खाना अर्डर गरेको थिएँ भुग्तानी पनि गरेको थिएँ मैले तपाईँहरूको खातामा पैसा आयो कि आएन तपाईँहरू अलिक जाच्नुहोस्